हेलो निर्मला आन्टी यो अटो एजेन्सी हो मलाई नि अटो बुक गर्नु थियो इमर्जेन्सी पर्यो हो अनि यो चाहिँ म राइमटाङको हो अन्त राइमटाङबाट राजा भातखावासम्म एउटा टोटो चाहिएको थियो अनि त्यहाँसम्म जान्छ कि जाँदैन हो ए अच्छा हुन्छ अनि के अरे त्यसको लागि चाहिँ प्राइस चाहिँ कति पर्छ बुक गर्नुपर्छ है ए अच्छा अच्छा कति घन्टा लाग्छ यहाँ आइपुग्नुको लागि मलाई साह्रै नै इमर्जेन्सी पर्यो हो फोर्टी फाइभ ए जति जे पनि हो ए अच्छा ए छिटो गरिदिनु होला नि है हुन्छ हुन्छ थ्याङ्क्यु